मैले नृत्य हाम्रो गाउँको दादा दिदीबाट सिकेको छु र यस्तै हामीले युट्युबबाट खोजेर धेरै गानाहरू मा मैले डान्स सिकेको छु र कति स्टेजहरूतिर धेरै डान्स पनि गरेको छु र धेरै प्राइजहरू पनि पाएको छु यस्तै अब म स्कुलहरूतिर पनि कतिजनाको डान्स हेरेर सिकेको छु र आफू पनि डान्स गरेको छु र अरूले डान्सहरू गर्दा हेर्दा हामी नाच्दा रमाइलो हुन्छ र यस्तै हामी पनि ग्रुपहरू बनाएर नाच्छौँ हामीले धेरै प्राइजहरू पाएको छु यस्तै ट्रफी मेडल यस्तै गिफ्टहरू वगेरा वगेराहरू पाएको छु र हामीले डान्सहरू गर्नु पर्छ र हाम्रो ट्यालेन्टलाई बाहिर निकाल्नु पर्छ यस्तै हामी डान्सहरू सिकेको छु यस्तै मलाई मेरो मम्मीले पनि सानो हुँदाखेरि यस्तै सिकाउ सिकाउँछ फर्स्ट हामी र्याम्सहरू सिक्छौँ स्कुलतिर यस्तै हामी डान्सहरू गर्छौँ र्याम्सतिर र हामी बाल सभाहरू अरू जगातिर जान्छौँ त्यहाँ पनि हामी नाच्छौँ रमाइलो गर्छौँ त्यहाँ पनि हामीले डान्सको शिक्षा हुन्छ र हामीलाई डान्स सिक्नु लागि धेरै प्रयास गर्नु पर्दैन र हामी हात खुट्टा चलाएर नै हामी डान्स गर्न सक्छौँ यस्तै हामीलाई रमाइलो हुन्छ डान्सहरू गरेर अब हामी नाच्नु पनि पर्छ हाम्रो जिउलाई उयो ट्रेन्डहरू पनि गर्नु पर्छ हामीलाई हामीलाई बेसी जस्तो अरू चिजमा पनि ध्यान गर्नु पर्छ तर मलाई चाहिँ डान्स मन पर्छ र डान्स हामीले फर्स्ट चाहिँ दादा दिदीहरूकोबाट हेरेर स्कुलमा अब गाउँमा कतैतिर प्रोग्रामहरू हुँदा हेरेर सिकेको हुन्छ र हामी बाल सभातिर जान्छौँ अरू जगातिर जान्छौँ त्यहाँ पनि हामी धेरै डान्सहरू गर्छौँ पूजातिर पनि डान्सहरू हेर्छौँ देख्छौँ त्यहाँ पनि पूजाहरू गर्छौँ र पूजाहरूतिर पूजाहरू गरेर हामी डान्सहरू गर्छौँ त्यहाँ पनि सिक्छौँ र स्टेजहरूतिर हामीलाई नाच्नु एक्सपिरियन्स हुन्छ अलिकति एक्सपिरियन्स हुन्छ र हामीलाई रमाइलो लाग्छ यस्तै हामी कतातिर बिहातिर पनि हामी नाच्छौँ अरू केही फङ्सनहरूतिर भयो भने हामी डिजेहरू ल्याएको छ भने हामीलाई नाच्नु रमाइलो लाग्छ र डिजेहरूतिर हामी डिजेहरू देख्ने बित्तिकै हामीलाई नाच्नु लागि रमाइलो लागि हाल्छ र हामीलाई नाच्नु मन लाग्छ र डान्स गर्नु धेरै राम्रो हो र हामीलाई राम्रो पनि लाग्छ डान्सहरू गर्नु स्टेजहरूतिर नाच्नु जित्नु त्यो मेरो चाहिँ नि एउटा डान्स गर्नु हभी हो जस्तो कि रमाइलो लाग्छ हामीलाई नाच्नु र धेरै राम्रो हो नाचेको र मजा आउँछ नाच्नुमा उफ्रिनु हाम्रो जिउलाई गरमहरू पार्नु रमाइलो लाग्छ र हाम्रो बेसी उफ्रियो चाहिँ हामी थाक्छ तर हामी फेरि जान्छौँ डान्स गर्नु र रमाइलो लाग्छ यस्तै मैले फर्स्ट डे चाहिँ मैले भने चाहिँ हामी दादा दिदी गाउँबाट सिक्छौँ र हामी हामी सानो हुँदाखेरि देखि र्याम्सतिर नाच्दै सान्सानो ठुलो ठुलो गानाहरूतिर नाच्दै नाच्दै नाच्दै नाच्दै हामी राम्रो डान्स गर्ने हुन्छौँ र रमाइलो लाग्छ हामी डान्स गर्दै र त्यही भनेर मलाई डान्स गर्नु रमाइलो लाग्छ थ्याङ्क यु